हजुर हजुर अहिले त अलिकति क्लियर छ

मैले के पनि गरेको छुइनँ मलाई जस्ट अहिले एउटा रोलप्ले गरिदिनु ल भनेको थियो कि द्याट त्यही कारणले गर्दाखेरि चाहिँ म कनेक्ट गरेरतपाईँ चाहिँ ट्रेनर हुनुहुन्छ हजुर अँ अँ हजुर तपाईँले ओके म यो योगा त गर्दिनँ है तर मलाई चाहिँ आइ एम इन्ट्रेस्टेड उइसमा चाहिँ एरोबिकहरू चाहिँ मलाई मनपर्छ हजुर अलिअलि मनपर्छ त्यस्तो तर त्यस्तो त्यस्तो प्रकारले चाहिँ डिप डाइभ चाहिँ होइन तर अब त्यसै नानीहरूसँग त्यसै चाहिँ गर्नु मनपर्छ मर्निङमा वक पनि नट रेगुलर तर अब कोही कोही बेला यसरी जाँदाखेरि चाहिँ जस्तै म गाडी म गर्दिनँ छ भने चाहिँ मलाई हिँड्ने नै प्रिफर गर्छु है अनि अन्त गाडी जस्ट लाइक जत्ति पनि अब त्यो हिँड्नु ठाउँहरू छ अप्रोचेबल छ भने चाहिँ म हिँड्ने नै प्रयास गर्छु अनि त्यसमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ एउटा दुईवटा काम पनि हुन्छ त्यहाँ डेस्टिनेसनमा पनि पुग्नु सकिन्छ साथसाथै हिँड्यो भने त्यसले राम्रो पनि गर्छ भन्ने चाहिँ म विश्वास गर्छु त्यही कारणले गर्दा म प्राय गाडीमा चाहिँ हिँड्दिन सर्ट डिस्टेन्सहरूमा अनि

हजुर हजुर होइन योगा बाहेक त अरू पनि त गर्नु सकिन्छ होइन जस्तै एरोबिकहरू गर्नु सकिन्छ हजुर

हजुर हजुर त्यो सिम्पल कतिवटा कुराहरू चाहिँ म फलो नै गर्छु घरको कामहरू प्राय आफै जस्तो गर्नु होइन कतिवटा यसमा गर्छु अनि बट नट रेगुलरली त्यसमा चाहिँ छुइनँ तर म हेल्थ कन्सियस चाहिँ छु हुन्छ थ्याङ्क यू